है मेले चाहिँ अब एउटा अनलाइन सामान होइन अमेजोनबाट एउटा जामा मगाएको थिएँ होइन त्यहाँबाट चाहिँ अब यस्तो दामी आयो कि अब त्यो चाहिँ अब तपाईँहरूलाई चाहिँ अब बयान पनि गर्न सक्दिनँ है मैले अब अब मैले जस्तो इच्छुक भएर त्यो जामा मगाएको थिएँ र त्यस्तै अब दामी अब एकदम राम्रो क्वालिटीको अब एकदम लेन्थ पनि ठिकै साइज पनि ठिकै र अब एकदम हामीले अब अफोर्डेवल अब एकदम अफोर्ड गर्न सक्ने खाल्के चाहिँ अब आयो है र अब फेरी अब पछाडि मगाउँदाखेरि चाहिँ अब त्यस्तो नै आवोस होइन अब जस्तो कि अब एउटा सामान मगाएपछि एकदम आफूलाई अब एकदम मनपर्ने आउनु पऱ्यो होइन त्यहाँबाट चाहिँ जस्तो कि आफ्नो जिउमा होइन आफ्नो बडीमा फिट होस् अब जस्तो कि अब ठुलो चाहिँ नहोस् होइन अब पछाडि गएर होमीले अब त्यसलाई ब्याक गर्न नपरोस होइन त्यही भएर अब म चाहिँ यति नै भन्नु चाहन्छ कि अब जुन चाहिँ अनलाइनको सामान आएको थियो होइन त्यो मेरो जामा तर त्यो चाहिँ मलाई चाहिँ एकदमै एकदमै अब एकदमै मन पऱ्यो है